र सुसान अस्ति नि मैले सोनादाको त्यो गोपाल दाजुको दोकानबाट त्यो एउटा डाइनिङ टेबल लिएर आएको थिएँ कि त्यो त एकदमै एक्पेन्सिभ तर एकदमै सस्तो क्या हो मलाई चाहिँ एकदमै ठिक लाग्यो र अब कलर अब काठको अब क्वालिटी पनि एकदम राम्रो र त्यसको त्यो क्या हो कलर बार्निसहरू गराइदेखि लिएर अब एकदम त्यो घरमा राख्नु पनि एकदम कम्फर्टेबल यताउता सार्नुओर्नु पनि एकदम सुविधा र यसको चाहिँ अब फेरि हाइटहरू पनि सबै के हो चौकाहरू पनि त्यही अनुसारले मिलेको र अब त्यसमा अब टेबल क्लथहरू लगाउँदाखेरि अब एकदम मजाले अब एकदम मजाले सुट गर्ने अब त्यसले गर्दाखेरि मलाई यदि त्यो अब तिमीहरू पनि अब गाउँमा कसैतिर चाहियो भनेदेखि है तिमीलाई पनि दुई चार पैसा यसो अब त्यसमा बस्छ र तिमीले यसो ग्राहकीहरू पनि खोज हो र एकदमै मलाई चाहिँ एकदमै राम्रो पनि लाग्यो हो काठको एकदमै ठुलो कुरो चाहिँ काठ एकदम क्वालिटीको काठ हो फेरि एकदम फिनिसिङ राम्रो एकदम अब एकदम कम्फर्टेबल अब त्यो अनुसारको छवटा तिमीलाई चौकी पनि दिइहाल्दो रहेछ त्यसले गर्दाखेरि चाहिँ आब एकदम मलाई पुरै मनपर्यो त अन्त यदि अब तिमीहरूको पनि अब अब घरहरू बनाउँदैछ है अब तिमीले यसो गाउँतिर यसो चाहियो भनेदेखि तिमीले त्यो गोपालकोबाट त्यो एकदमै राम्रो उयो क्वालिटीको त्यो डाइनिङ टेबल आउँदोरहेछ त अन्त तिमीले ग्राहकीहरू अब तिमीलाई दुई चार पैसा पनि राखिदिन्छ त्यसमा बरू तिमीले त्यहाँ ग्राहकीहरू पनि खोज हो त्यसले गर्दाखेरि मैले तिमीलाई फोन गरेको पो त मलाई त एकदम ठिक लाग्यो र अब त्यो डाइनिङ टेबलको फिनिसिङ चाहिँ एकदम राम्रो गरेको रहेछ के अब फिनिसिङ कलर अब त्यो कलरदेखि लिएर सबै एकदमै ठिक लाग्यो मलाई चाहिँ अब तिमीले आऊ न एक दिन यसो बसेर दुईजना गफसफ गरौँ यसो त्यसलाई लिएर अलिकति तिमीलाई पनि अब एक दुईवटा कुरोहरू देखाउनु परेको छ एकदम ठिक लाग्यो मलाई चाहिँ